दार्जिलिङमा चाहिँ अहिले स्थिति र यहाँका यतायातहरू भन्नुपर्दाखेरि चाहिँ दार्जिलिङमा चाहिँ यातायातको निम्ति चाहिँ सबै जग्गा सबै जग्गा पुग्ने यहाँबाट चाहिँ यातायातका निम्ति चाहिँ धेरै वाहनहरू पाइन्छन् यहाँका यातायातका निम्ति यहाँ मुख्य बसहरू पनि छ स्टेट लेभेलका जुन चाहिँ ले चाहिँ हाम्रो जुन चाहिँ ट्रान्सपोर्टेसन गर्ने व्यक्तिहरू छ मान्छेहरू छ उनीहरूलाई चाहिँ आफ्नो गन्तव्य स्थानसम्म चाहिँ पुर्याइरहेका छन् र यसरी चाहिँ हाम्रा यातायात गर्ने व्यक्तिहरूलाई धेरै फाइदा भएको छन् जुन चाहिँ स्टेट बसहरू हाम्रो यहाँ राज्यका मुख्यमन्त्रीले जुन चाहिँ हाम्रा यहाँका पब्लिकहरूका निम्ति जुन चाहिँ बसहरू निकालेका छन् यसले चाहिँ हाम्रो यहाँका पर्यटकहरूले पनि धेरै फाइदा भएको छ कारण किनभने कम्तीभन्दा कम्ती पैसामा उनीहरू दार्जिलिङ आउन सक्छन् जान सक्छन् र यस प्रकारले हाम्रा स्टेट ट्रान्सपोर्टेसनले चाहिँ पब्लिकहरूलाई धेरै फाइदा पुर्याइरहेका छन् र यहाँबाटै सानो हुनाका कारणले गर्दा पर्यटकहरूलाई अथवा यहाँदेखि त्यहाँ पुग्ने यात्रीहरूलाई चाहिँ धेरै प्रकारको असुविधा हुन्छन् किनभने यहाँको बाटोको चौडाई धेरै सानो छ र धेरै सानो भएको कारणले गर्दा धेरै प्रकारको जामहरू लाग्न सक्छ र यहाँ आएपछि पर्यटकहरूले सानो सानो ट्याक्सीहरू बुक गरेर उनीहरू आफ्नो पोइन्टहरू घुम्न सक्छन् पर्यटक स्थलहरूमा पुग्न सक्छन् यी सब भएको कारणले गर्दा यात्रीहरूलाई सबै सबैलाई धेरै फाइदा छ हामी एक जग्गादेखि अर्को जग्गा पुग्न जान्छौँ यात्रीहरूलाई धेरै प्रकारको फाइदा भएको छ अनि ती यात्रीहरूले पनि आफ्नो यात्राको लाभ उठाउन पाउँछन् यहाँ धेरै प्रकारका सुविधाहरू जस्तै मैले भनिसकेँ अघि नै टोय ट्रेन बस अनि साना साना ट्याक्सीहरू र अहिले फिलहालमा हाम्रा पाहाडमा ज्यादा भएको छैन कम्ती समयमा धेरै प्रकारको उपलब्ध हासिल गरेका छन् जस्तै जुन चाहिँ मोटर बाइकहरू हुन्छ यीहरूले पनि यात्रीहरूलाई आफ्नो गन्तव्यतिर पुर्याउन सफल बनेका छन् र यहाँ पर्यटकहरूलाई धेरै सुविधा हुन्छ किनभने यहाँ ट्याक्सीहरू तपाईँले जति बेला पनि अ पाउन सक्नुहुन्छन् उपलब्ध हुन्छ र बाटो अघि नै भनिसकेँ सानो हुनाको कारणले तपाईँहरूलाई असुविधा पुग्छ तर पनि तपाईँहरू यहाँ पाहाडको क्षेत्र जुन चाहिँ हाम्रो दार्जिलिङ क्षेत्र चाहिँ यसलाई अब तपाईँ जाममा बसेर पनि तपाईँ फाइदा उठाउन सक्नुहुन्छ किनभने यहाँका हावाहरू यहाँका जुन चाहिँ भनौँ भने नेचर छ प्रकृति छ यहाँको जति पनि दृष्टिहरू छ यी सबैको तपाईँहरूले भ्युहरूको लाभ उठाउन सक्नुहुन्छ जाममा बस्दा बस्दा पनि र पाहाडमा तपाईँ आउनुहोस् घुम्नुहोस् तपाईँ धेरै प्रकारको सुविधाहरू पाउनुहुन्छ यहाँ यातायातको निम्ति यहाँ बस्नको निम्ति यहाँ साना साना कुराहरू पनि कम्ती पैसामा पाउनुहुन्छ यी सब तपाईँले एक जग्गादेखि अर्को जग्गा पुग्नलाई तपाईँलाई कम्ती पैसा लाग्छ किनभने यहाँ धेरै ट्याक्सीहरू भएको कारणले गर्दा तपाईँलाई यातायात गर्नका निम्ति यात्रीहरूलाई कम्ती पैसामा पनि तपाईँहरूलाई पुर्याइने गर्छ गरिन्छ